हेलो रोशन भाइ म धन कुमार देवान बोलेको कि र मलाई एउटा गाडी चाहिएको छ कि र त्यो गाडी तपाईँको हुन्छ होला नि है भाइ सुन्नुहोस् न त्यो गाडी चाहिँ हामीलाई आजको लागि चाहिएको छ र हामी चाहिँ सोनदामा हुन्छौँ र तपाईँले खरसाङ हामीलाई लानु पर्छ र खरसाङ लगेर चाहिँ फेरि सोनदासम्म ल्याउनु पर्छ र मेरोमा जम्मा चारजना चाहिँ हामी छौँ र चारजना हामी जाँदैछौँ र तपाईँले कति दस बजेभित्र बिहान चाहिँ गाडी ल्याइदिनु भयो भने अनि ठिक हुन्छ र यो चाहिँ हामीलाई चाहिएको चाहिँ चार तारिक दस महिना दुई हजार तेइसको लागि चाहिएको छ र तपाईँले हाम्रो घरमा त सोनादा बजारमै ल्याइदिनु भयो भने अति नै उत्तम हुने थियो हुन्छ भाइ हवस् हवस् हुन्छ